केटी र केटाले खेल्ने खेलहरूमा भन्नुपर्दा भाँडाकुटी हामी केटीहरू खेल्ने गर्छौँ होइन भाँडाकुटीमा हामी घर घर भयो होइन हामी खाना पकाउनु भात तिहुन पकाउनु जुन चाहिँ काम चाहिँ अब हामी पहिलादेखि नै पुर्खादेखि नै केटीहरूले नै गर्दैआएको अनि केटाहरू जो बाहिर निस्किएर आउटसाइड फिल्डमा गएर खेल्ने गर्छ मतलब फुटबलहरू भयो यो सबै केटाहरूले नै खेल्छ यो भनेको होइन कि केटीले मु मात्रै कि भाँडाकुटी खेल्छ या केटाले मात्रै फुटबल खेल्छ तर भन्नुपर्दा चाहिँ अब केटाले चाहिँ खेल्ने अब मलाई एकदम राम्रो लाग्छ केटाहरूले फुटबल खेलेको अनि केटीहरूले भाँडाकुटी अब भाँडाकुटीले गर्दा अब फ्युचरमा पनि सिक्छ होइन त्यही भन्न चाहन्छु